मेरो घरमा शौचालय अवस्य छ यो शौचालय घरमै हुनुको कारण मलाई धेरै फाइदाहरू छन् अब शौचालय हुने घरमै भएको कारणले वातावरण स्वच्छ हुन्छ मलाई दिशा पिसाब गर्न सजिलो अझ युरिन इन्फेकसनहरू जस्तो प्रब्लमहरू हुँदैन बाहिर जथाभाबी दिशा पिसाब गर्नाले